हेलो ए मैले त यहाँनेरि के अरे खानामा चिकन बिरियानी पो मगाएको थिएँ त तपाईँले त अरू आइटम छैन ए यो लुची र पोहा पो आएछ त यसो यो यस्तो त नहुनु पर्ने त मेरो टेबल नम्बर पन्ध्र

पन्ध्र लुची र पोहा

होइन के चिकन परौठा ए चिकन बिरयानी मगाएको थियो होइन

हजुर हामीहरू पाँच प्लेट अगि मतलब ब बिस मिनट जस्तो भयो होइन मगाएको तर अब तपाईँले चाहिँ अलिक लेट गरेर छिटो गरिदिनु होस् न ल म हामी अलिक अरू जगा जानु पर्ने छ कि पन्ध्र पन्ध्र ए आमै छि छिटो गरिदिनु होस् न मेरो हामीले त अलिक टाढो जान पर्ने छ कि त्यही भनेर चाहिँ नि पाँच प्लेट हजुर पाँच प्लेट मेरो कहाँ भन्नाले छिटो छिटो भन्दा पनि छिटो गरिदिनु होस् ल अब मेरो पुरा ढिलो भइसक्यो